अहिलेको नानीहरूले हरू चाहिँ टिभी मोबाइलहरू चाहिँ अब धेरै असर पारिसकेको छ ल लो पहिला त अब हामी पिट्ठु खेल्थ्यौं ब्याडमिन्टनहरू खेल्थ्यौँ क्रि क्रिकेट खेल्थ्यौँ हामी तीहरू काटेर बनाएर खेल्थ्यौँ बाहिर खेलहरू खेल्थ्यौँ अहिलेको नानीहरूलाई टिभी फोन चाहियो भने भोलिबाट बाहिर निस्किँदैन जा न छोरा जा भनेर पठाउँदा पनि अहिलेको छोराहरू लु टिभी र मोबाइलले चाहिँ यति साह्रो तिनीहरूलाई उयो बनाइसकेको छ न पढाइमा ध्यान दिन्छ त्यो खालि मोबाइल टिभी गेम भन्छ न पढाइमा अहिले फोकस गर्नुसकेको छ अहिलेको नानीहरूले टिभीमा हेरेपछि बिहानदेखि बेलुकैसम्म हेर्छ अब हामीले केही भनिदियौँ भने पनि उनीहरूलाई विष हुन्छ अहिलेको नानीहरूलाई त्यो बेसी फोन मोबाइलहरू हेरेर आँखा बिग्रिन्छ अहिलेको नानी कतिजनालाई अब त्यो नानी को को न सानो सानोदेखिको सानसानो नानीहरूलाई बेसी अब आमाहरूले फोनहरू दिएर टिभी बेसीहरू देखाएर अहिलेको नानीहरू राम्ररी बोल्नु पनि सक्दैन मान्छेलाई देख्दा पनि डराउँछ पहिलाको नानीहरूले धेरै अब फोन पनि थिएन अब हाम्रो पालिमा त फोनहरू थिएन हामी जान्थ्यौं यता जान्थ्यौँ उता जान्थ्यौँ हाम्रो शरीरहरू पनि अब ठिक हुन्थ्यो अब अहिलेको नानी त घरमै फोन मोबाइलहरू चलाएर अब भित्रै कोचारिएर बसेर अहिलेको नानीहरू त्यस्तो फिट पनि हुँदैन हेल्दी पनि हुँदैन शरीरमा पनि अब लुतेहरू अब आँखा बिग्रिने अब आँखा कम्ती देख्नेहरू हुन्छ